हलो दर्शन पाथिभराका ड्राइभर नर्बू जी म सब्जी किन्नुको लागि सालबारी आएको छु कि र तपाईँले जुन ठाउँमा तपाईँको गाडी छ नि त्यो गाडीलाई चाहिँ तपाईँले सालबारीमा ल्याइदिनु होला किनभने म त्यहाँ सौदी कि सौदा किनेर पर्खिरहेको छु तपाईँलाई